पानीबिना प्रकृति बाँच्दैन प्रकृति भनेकै पानीको कारण जिउँदो पनि हो मानिसको जीवनमा पानीको आवश्यकता हरदम जहाँ जहिले जेसुकैमा पर्छ उठ्नेबित्तिकै मुख धुनको निम्ति पानी चाहिन्छ फुल फुलाउनका निम्ति पानी चाहिन्छ रुखपातलाई पानी चाहिन्छ घर बनाउनदेखि घर बनाउन पानी चाहिन्छ

थोकमा पानीको आवश्यकता पर्छ स्वास्थ्यको लागि दैनिक रूपले पानी नपिई हुँदैन

शरीरमा पानीको मात्रा सुक्यो भने विभिन्न रोगहरू निम्तिन्छ यस कारणले गर्दा दैनिक रूपमा पनि हामीले पानीको सेवन गर्नुपर्छ रगत बनिनदेखिको लिएर हरेक कुरामा पानीको मात्रा आवश्यक पर्छ र सागपात को निम्ति पनि पानी नै आवश्यक पर्छ बारीमा खनजोत गर्न अघि पनि माटो पानीले भिजेको हुन जरुरी हुन्छ माटोमा पानीको मात्रा रहेको छ भने मात्रै कुनै पनि बिउ बोट बिजन उम्रनसक्छ सुक्खामा बालुवामा कुनै पनि बोट बिरुवा उम्रिँदैन यस कारणले जमिनलाई पानी चाहिन्छ कुनै पनि फसल गर्नुको निम्ति पानीको आवश्यकता आवश्यक रूपले पर्छ कसैले कुनै बिल्डिङ बनाइरहेको छ भने सिमेन्ट बालुवा गिटी इत्यादि मुछ्नका निम्ति पानीकै आवश्यकता पर्छ पानी छैन भने बिल्डिङ बनिँदैन बिल्डिङ छैन भने सहर बनिँदैन यस कारणले पानीको आवश्यकता हरदम हर जग्गा जहाँसुकै पर्छ दिनभरि मानिस उठेदेखि ब्रस गर्नुको लागि पानी चाहिन्छ मुख धुनुको लागि ब्रस चाहिन्छ ए पानी चाहिन्छ नुहाउनको लागि पानी चाहिन्छ साबुन पखाल्नको निम्ति पनि पानी चाहिन्छ भात पकाउनको निम्ति पनि पानी चाहिन्छ दाल बनाउनको निम्ति पनि पानी चाहिन्छ चामल धुन दाल धुन पानी चाहिन्छ सागसब्जी धुनको लागि पनि पानी चाहिन्छ पकाउनको लागि पनि पानी चाहिन्छ सुप जातीय पदार्थहरू बनाउनको निम्ति पनि पानी चाहिन्छ दिनभरि पिउनको निम्ति पनि शरीरलाई जुन पानी चाहिन्छ त्यसको निम्ति पनि पानी नै चाहिन्छ अथवा जल जातीय पदार्थ नै चाहिन्छ

पाइखाना मा जानको निम्ति पाइखाना गर्नको निम्ति पनि पानीकै आवश्यकता पर्छ दिनभरिमा लुगा धुनुपऱ्यो लुगा धुनको निम्ति पनि पानी चाहिन्छ भाँडा मोल्नुपऱ्यो भाँडा मोल्नको निम्ति पनि पानी चाहिन्छ घर सफा गर्नुपऱ्यो वरिपरिका कसिङ्गरहरू पखाल्नुपऱ्यो भने पनि पानी चाहिन्छ हरदम सबै कुरामा चाहिँ पानीको आवश्यकता पर्छ पानीबिना दिन कसैको पनि बित्दैन पानीबिना कसैको पनि जीवन अघि बढ्दैन

कफी खानको निम्ति पनि हामीलाई पानी नै चाहिन्छ चिया खानको निम्ति पनि हामीलाई पानी नै चाहिन्छ दुधमा पनि पानीकै मात्रा हुन्छ अनि पानी नै चाहिन्छ सुप खानको निम्ति पनि हामीलाई पानी चाहिन्छ पानी लुगा धुनको निम्ति पानी चाहियो साफसफाइ गर्नको निम्ति पानी चाहियो हरेक थोकमा पानीको आवश्यकता पर्छ